आफ्नो संस्कृति छोडेर पश्चिमी संस्कृति अ अपनाएका छन् आफ्नो संस्कृतिलाई अपनाउँदा यहाँ असभ्य भन्छ अनि दिनदिनै नै हामीले आफ्नो संस्कृतिलाई महत्त्व दिनु छोडेका छौँ सांस्कृतिक मूल्यहरूको खस्किँदो पकडलाई मजबुत गराउन थुप्रै सङ्घ संस्थाहरू अगाडि आए तापनि पूर्ण रूपले सफल भएन भएका छैनन्